केटा केटीहरले अबो खेतीपाती भयो सानो सानो व्यवसाय भयो त्यस्तोहरू आजकल त अब सबै इन्टरनेटको जमाना छ युट्युबमा सर्च गऱ्यो पाइहाल्छ मौरी मधुमख्खी पाल्नेदेखि लिएर अब यो रेशमको खेतीदेखि लिएर पोल्ट्री कसरी पाल्नु पर्छ कतिको तापमानमा राख्नुपर्छ के चारो दिनुपर्छ सबै नै थाहा पाइहाल्छन् त्यसरी नै सिक्ने गर्छन् अब त्यसरी हेरेर पनि भएन कोहीबाट सिकाउनै पऱ्यो भने यसो अलिकति काम जान्ने मान्छे पहिला गरेको मान्छेले कि त अलिकति अब बुढा पाकाहरूलाई सोधेर उनीहरूबाट अब केही शिक्षाहरू लिएर चाहिँ यसरी गर्नुपर्छ यस्तो यस्तो हो विधि चाहिँ यस्तो हो भनेर चाहिँ थाहा पाएर त्यसरी गर्ने गर्छन् अब ज्यादातर त इन्टरनेटको जमाना छ यसो हेऱ्यो खोल्यो जे लेख्नु छ लेख्यो सर्च गऱ्यो आइहाल्छ जे चाहेको कुराहरू त्यसरी गर्छन्